अब दार्जिलिङ जिल्ला हाम्रो जिल्लामा अब सबैभन्दा बेसी उत्पादन गर्ने भनेको त अब त्यही काँक्रा इस्कुस अब सुन्ताला बारीहरू हुन्छ त्यस्तोहरूबाटै अब गाउँघरमा कतिजनाले पैसाहरू पनि कमाउँछन् र अब सबभन्दा मेन भनेको त त्यही हो इस्कुस सुन्ताला अरू फलहरू त अब त्यस्तो हुँदैन मेन सुन्ताला चाहिँ हुन्छ र अब हाम्रो जिल्लामा कारखानाहरू चियाको कारखाना छ जस्तै अम्बुजा इन्डस्ट्री अब हाम्रो सेलेम्बुङ चिया कमान छ त्यस्तै अब धेरै चिया कमानहरू छ इन्डस्ट्रीहरू छ हाम्रो दार्जिलिङमा